पश्चिम बङ्गालमा तपाईँले हेर्नुभयो भने एउटा सतारा डान्सहरू हुन्छ एउटा दुर्गा पूजा हुन्छ दुर्गा पूजा चाहिँ विशेष तपाईँको प्लेन्स क्षेत्रका मानिसहरूले दुर्गा पूजा मान्छ अनि विशेष तपाईँको अब हाम्रो यता हिल्स क्षेत्रको मान्छेलाई हेर्नुभयो भने खलेगह्रा भयो खलेगह्रा खलेगह्रा डान्स हुन्छ खलेगह्रामा तपाईँको त्यहाँनिर एउटा विशेष पूजाहरू राख्छ कार्यक्रम हुन्छ त्यो कार्यक्रमलाई विशेषमध्ये त ध्यान दिन्छ अनि तपाईँको दसैँ तिहार भयो दसैँ तिहारमा विभिन्न टाढो नजिकको मान्छेहरू आएर तपाईँकै टाढो नजिकको मान्छेहरू आएर तपाईँलाई त्यहाँनिर खानु पिउनु न त्यहाँनिर हेल्प हुन्छ अनि धेरै टाढा नजिकको मान्छेहरू त्यहाँनिर तपाईँले भेट्नुहुन्छ